ए दाजु हेर्नुहोस न कस्तो छ हो तपाईँको हाल खबर घाम कस्तो छ गाउँमा अहिले कस्तो लाग्दैछ ए तपाईँ त पल्लो पाखा पऱ्यो घमाइलो छ नि हो त्यो पाखा त है के लगाउनु हुँदैछ अहिले सब्जी बारीमा ए हजुर बसन्त पनि छ है सागको बिउ राख्नुभयो एउटा त्यो सागको बिउ चाहिँ साह्रै राम्रो भएन मेरो चाहिँ कि यो पालि त खोजखाज गरेर रोप्ला जस्तो छ हो दाजु

तपाईँको के अरे सिमी चाहिँ कस्तो चल्दैछ

सिमी बिरुवाहरू छ तपाईँसँग

मेरो त खोइ किरा लागेर होला सिमीको बिउ पनि जोगाड गर्नु सकिन बोडीको पनि हो फेरि अस्ति दुई तिन दिन साग हजुर

अलिकति याद गरेन भने हजुर अलिकति याद गरेन भने किरा फटेङ्ग्रले है त्यही त खोर्सानी फेरि यो बर्खाको पानी बेसी भएर होला कि पिरो पनि हुँदैन फ्यास फ्यास कुहे जस्तो हुन्छ

एकातिर किरादेखि बचाउनु पऱ्यो अर्कोतिर भाउ बेचा राम्रो छैन हो

हजुर खोइ के हजुर खोइ के भन्नु र है हजुरहुन्छ दाजु म सागको बिरुवा लिन आउँछु है ल दाजु अलिकति राखिदिनु पर्छ है मलाई हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ